कालिम्पोङ्ग जिल्ला हस्पिटल चाहिँ अब एकदमै राम्रो छ है सबै कुराको अब सुविधा छ राम्रो छ अब डक्टरहरू पनि राम्रो छ अब टाइममै भेट्छ डक्टरहरू पनि एकदमै राम्रो छ अनि अब हाम्रो समुदायले पनि खोज्दैछ धेरै अब डक्टरहरू टाइममा जाँदैछ जाँदैछैन त्योहरू पनि हेर्दैछ अनि गाँउ गाँउमा अब आशा कर्मीहरूलाई पनि अब आफ्नो आफ्नो काम दिइएको छ अब को बिमारी छ को कस्तो छ के बिमार छ त्यो सबै हेर्ने उनीहरूलाई पनि अब काम दिइएको छ आशा कर्मीहरूले पनि धेरै अब राम्रो काम गरिरहेको छ अनि हस्पिटलको अब दवाई पानी पनि अब सबै प्राय नि शुल्कै दिन्छ अनि प्राय किन्नु पर्छ त्योहरू अब राम्रै छ स्वास्थ्य सेवाहरूको व्यवस्था राम्रै छ कालिम्पोङ्ग हस्पिटल जिल्ला हस्पिटलमा